हेलो ए सुन्नुहोस् न मलाई नि इलेक्ट्रिसिटी चाहिएको थियो कि मेरो घरमा इलेक्ट्रिसिटीको हजुर हजुर इलेक्ट्रिसियन चाहिएको थियो मेरो चाहिँ एक दुईवटा बल्ब जुन चाहिँ लाइनहरू छ अनि फ्रिजको लाइनहरू निकाल्नु छ अनि तपाईँको वाइरिङ पनि छ गर्नुपर्ने कि अन्त त्यसले गर्दाखेरि नि मेरो चार चारवटा रुमको टोटल वाइरिङ पनि छ गर्नुपर्ने अन्त तपाईँको यो जुन चाहिँ प्लकहरू हुन्छ रुम वाइज प्लकहरू लगाएको छैन अनि रुम वाइज प्लकहरू लगाउनुपऱ्यो भने बल्बहरू एउटा रुममा कति लगाउनुपर्ने हो अनि यसो तपाईँलाई त्यो एस्टिमेटको लागि सोधेको सोध्नुलाई फोन गरेको थिएँ कि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर यो नि हजुर हजुर म चाहिँ अन्डरग्राउन्ड भनेको कि जहाँदेखि सिसी गरेर गर्ने अन्त अर्को चाहिँ त्यो प्लक हुन्छ नि जुन चाहिँ तपाईँको बक्स हुन्छ नि त्यो चाहिँ कस्तो टाइपको मलाई चाहिएको चाहिँ थ्री पिनवाला चाहिएको हो प्रत्येक रुम प्रत्येक रुममा थ्री पिनवाला चाहिएको कि त्योहरू कस्तो हुन्छ भनेर नि

हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर सुन्नुहोस् न अन्त नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मेरो चाहिँ तपाईँको हजुर हजुर टु पोइन्ट फाइभको तार लगाउनु छ कि किनभने वाइरिङ पनि अलिकति राम्रै तरिकाले गरेर किनभने मेरो फ्रिजहरू चल्छ वासिङ मिसिङहरू चल्छ त्यसले गर्दाखेरि वाइरिङको त्यो तार पनि अलिकति राम्रै लगाउनुपऱ्यो होला होइन टु पोइन्ट फाइभको लगाउँ भनेर सोचेको थिएँ अनि भित्र दुई दुईवटा रुममा झुमर आउँछ सिटिङ रुम र तपाईँको यो उसमा एउटा बेडरुममा अरू रुममा साधारण बल्बहरू चाहिन्छन् हजुर हजुर सिटिङ रूममा आउँछ हजुर हजुर अन्त चाहिँ ओभरअल एस्टिमेट चाहिँ कति जस्तो आउँछ होला हो हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर

ए हुन्छ हुन्छ त्यसो भने म तपाईँको घरमै हुन्छु कि तपाईँ आइदिनुहोस् न है एकपटक चेक गरिदिनु होस् न हुन्छ हुन्छ